अब यो तपाईँको एउटा जसरी एउटा हुन्छ नि क्रिकेट क्रिकेट कस्तो मज्जा आउँछ क्रिकेट खेल्दा अब हुन्छ नि अब एउटा मान्छेहरू कस्तो मज्जा आउँछ क्रिकेट खेल्दा त्यसपछि अब के भन्नु अब पहिलाको मान्छे क्रिकेट खेलेर फिटहरू हुन्छ नि फिट हुन्थ्यो अब हुन्छ नि सानोदेखि खेलेर खेलेर पो फिट हुन्छ मान्छे त अब अहिलेको यो अहिलेको कहाँ खेल्छ अहिले डल्लै गेममा बिजी हुन्छ पहिलाको मान्छेहरू हुन्छ नि फिट हुन्थ्यो कस्तो मज्जा आउँथ्यो अब अब तपाईँहरू सानोदेखि खेल्नुभएको भए जसरी क्रिकेट भयो गुल्ली डन्डा भ त्यसपछि खोखो त्यसपछि मेसकल मेसकलमा अब निसाना पनि कस्तो मज्जाको हुन्थ्यो निसानाहरू हुन्छ नि अब एम कस्तो मज्जाको हुन्थ्यो अब हुन्छ नि त्योहरू खेलेर अब हुन्छ नि बानी बस्थ्यो एम एम हुन्छ नि एउटा एम भेट्छ अब एउटा हुन्छ नि एम अब यस्तो यस्तो अब यस्तो खेलेर पनि अब हुन्छ नि मान्छेहरू जिउ त जिउ अब जिउहरू स्ट्रङ हुँदै जान्छ त्यसपछि जिउ जिउ स्ट्रङ भयो भने पो त अब लामो आयु हुन्छ अहिलेको हेर्नुहोस् त अहिलेको युथमा डल्लै मोबाइल अब आमा बाबाले पनि अब ला छोरा मोबाइल खेल भनेर मोबाइल दिइहाल्छ अब त्यसले के सिक्छ त्यस्तो गेमहरू कहाँबाट सिक्छ त्यस्तो गेमको बारेमा नलेज नि छैन होला इफ इफ आमा आमाले भन्यो आमा बाबाले भने पनि पो त नलेज हुन्छ त्यसको नलेज भयो भने पो त अब एउटा हुन्छ नि छोरा कस्तो राम्रो हुन्छ छोरा नलेज भयो भने त अब एउटा हुन्छ नि आमा बाउलाई पनि आमा बाउले खेलेको छ भने छोरा यो खेल यस्तो हुन्छ छोरा यो खेल यस्तो हुन्छ हामीलाई त आमाले कस्तो कस्तो भन्थ्यो छोरा यो खेल होइन यो खेल यस्तो हुन्छ त्यस्तो हुन्छ होइन त्यहाँदेखि गेम खेल गेमभन्दा राम्रो त जा यस्तो के भन्छ गुली डन्डा खेल मेसकल खेल मेसकल खेल यति यति मेसकल खेल्थ्यो यति यति यति यति मेसकल खेल्थ्यो हामीले झन् आमामामा साह्रै मेसकल खेलेन त हामीले त मेसकल खेलेर खेलेर यत्ति थुपारिसकेको थियो रेसलिङ खेल्थ्यो आमामामा सानो हुँदाखेरि त हाम्रो लुगाहरू डेल्ली मैला हुन्थ्यो आमाकोबाट कराइ खान्थ्यो नि अब बेसी अब खेलेर अब आमाकोबाट पनि कराइ खान्थ्यो लुगाहरू यति मैला हुन्थ्यो होइन लुगाहरू यति मैला हुन्थ्यो त्यसपछि हुन्छ नि अब के भन्नु तपाईँलाई अब यस्तो दामी गेम खेलेर यस्तो अब सानोदेखि अब सानोको अब सानोको बातै अलग छ एउटा हुन्छ नि सानो अब सानोमा कस्तो मज्जा आउँथ्यो आमामामा सानोमा अब के गर्नु अब तपाईँलाई के भन्नु अब सानोको कुरै अर्कै छ अब सोच्नुहोस् त तपाईँ अब सानोको कुरै नै अर्कै छ अब के भन्नु म अब आम्बो कस्तो मज्जा आउँथ्यो नि खेल्नु त अब सानो अब तपाईँहरू पनि त खेल्नु भएको होला सानोको सानोमा अब आफ्नो आफ्नो गेमहरू हुन्थ्यो मज्जाको फन हुन्थ्यो आफ्नो आफ्नो गेम हुन्थ्यो गेम खेलिसकेर कस्तो मज्जा आउँथ्यो अब नुहाउनु गेम खेल्दा अब साथीभाइमा झगडा पनि हुन्छ अरू अरू साथीहरूसँग मिल्ने पनि हुन्थ्यो झगडा पनि हुन्छ अब मिल्ने पनि हुन्छ होइन अब सोच्नुहोस् त यस्तो मज्जा आउँथ्यो गेम खेल्नु अब अहिलेको डेटमा अहिले खेल्छ अहिले गेम अब कहाँ खेल्छ अहिले गेमहरू अहिलेको डेटमा खेल्दै खेल्दैन नि अहिलेको डेटमा खालि गेममा बिजी हुन्छ अहिलेको युथहरू खालि गेममा मोबाइल गेममा मोबाइलै मोबाइल मोबाइलै मोबाइलमा गेम हरे हकी हरे क्रिकेट हरे त्यसपछि हकी क्रिकेट त्यसपछि मोबाइलमा डल्लै गेमहरू छ आमामामा सोच्नुहोस त तपाईँ त्यसले नानीहरूले के सिक्छ त्यसले त्यसले सिक्छ सिक्दैन त त्यसले अब के सिक्छ अब त्यस्तो नानीहरूले सिक्दैन त अब यस्तोले अब कहाँ सिक्छ अन्त सिक्दै सिक्दैन नि अब अब के भन्नु तपाईँहरू पनि त खेल्नु भएको होला अब यतिले म आफ्नो राख्छु ल